नेपाली भाषा यो चाहिँ अब कस्तो भन्दाखेरि चाहिँ अब नेपाली यहाँको नेपालीहरूलाई चाहिँ अब एकदम साह्रो पर्छ किन भन्दा चाहिँ अब सिभिल सर्भिस इक्जामहरू हुन्छ जति पनि ठुल्ठुलो अब इक्जामहरू हुन्छ त्यसमा चाहिँ आफ्नो नैपाली भाषा चाहिँ क्वेसनहरू आउँदा पनि कहिले आफ्नो भाषामा आउँदैन किनभने हाम्रो फर्स्ट ल्याङ्ग्वेज नै नेपाली हो र त्यसमा आउँदैन गभर्मेन्टले हामीलाई गभर्मेन्टले पनि पास गरेको छ हाम्रो नेपाली भाषालाई तर पनि इक्जामहरू आउँदाखेरि अरू अरू भाषामा आउँछ र हामीलाई एकदम कठिन हुन्छ होइन र अब निक्कै अब पढेको लेखेको अब बुद्धिमान मानिसहरूले आबो प्रयास गर्दैछ नेपाली भाषालाई चाहिँ अब माथिल्लो स्थानमा लानुको लागि अब गभर्मेन्टको आँखाको अघाडि लिनुको लागि चाहिँ निक्कै प्रयास गर्दैछ अब ठुल्ठुलो अर्गनाइजेसन एनजिओहरूले एकदम उयो गर्दैछ होइन कोसिस गर्दैछ र अब त्यही हो एकदम कठिन हुन्छ अब हामीलाई चाहिँ अब कतिवटा जबहरूको लागि पनि अब त्यो कति अब अरू अरू भाषा बोल्नु पर्छ आफ्नो आफ्नो अब मातृभाषा बोलेर हुँदैन होइन अरू अरू भाषा बोल्नु पर्छ तर त्यही हो अब अर्गनाइजेसन एनजिओहरूले ट्राई गर्दैछ र अब त्यो सफल होस् होइन त्यति भन्न चहान्छु